मलाई लाग्छ कि केही बाहिर अन्य ग्रहहरूमा पनि जीवनहरू छ भनिकिन किनभने हामीले जुनमा देख्न सक्छौँ कि केही त्यहाँ पानीहरू पनि भेटाएका छन् कहिले कहिले हामी त्यहाँ पानी भेटाएकाहरू नि देख्न सक्छन् अनि अहिलेका साइन्टिस्टहरूले खोजी गर्दैछन् कि मार्सहरूमा पनि केही जिवन बाँच्नु सक्छ कि सक्दैनन् भनेर अनि मलाई लाग्छ कि बाहिरतिर पनि केही जीवनहरू छन् होला कुन ग्रहहरूमा जसमा हामीले कहिल्यै नदेखिएको हुन सक्छ